हाम्रो भारतीय समाजमा यदि हामीले देख्छौँ भने सनातन धर्मको प्रभाव धेरै नै देख्छौँ हामी सनातन धर्मावलम्बीहरूले यदि हाम्रो धर्मको इतिहास हेर्न जानु हो भने यो इतिहास पुर्खौ पुर्खौदेखिको छ यसको हामी कुनै पनि लिखित इतिहास पाउँदैनौँ तर पनि हामी यो धर्मलाई आफ्नो मान्दछौँ र त्यो सँगसँगै हामीको हाम्रोमा अन्य अन्य धर्महरू छन् जस्तै सिख धर्म भयो बौद्ध धर्म भयो इसाई धर्म भयो र जियुस् धर्म भयो ती सबै धर्महरूको मिश्रित एउटा समाज चाहिँ हामी भारतलाई मान्छौँ हाम्रो भारतमा हिन्दूको चाडमा मोहम्मदनहरू पनि आएर मनाउँछन् त्यसरी मोहम्मदनहरूको चाड जस्तै कि ईद उल फितरहरू जस्ता चाडहरूमा पनि हिन्दूहरू गएर मनाउने गर्दछन् त्यसरी नै मैले आफ्नो आफ्नै भू भागमा देखेको कि बौद्ध पूर्णिमाको दिन केवल बौद्धमठ बौद्धमठ बौद्ध गुम्बाहरूतिर केवल बौद्ध धर्मका आवल्म्बीहरू मात्र नभएर हिन्दू धर्मावलम्बीहरू इसाईहरू पनि कतारमा उभिएर पूजनीय बौद्ध धर्मका बुद्ध भगवानको उपासना एवम् आराधना गर्ने गर्दछन् र आज हामी देख्छौँ कि हिन्दू मुस्लिम सिख इसाईको झगडामा पनि विभिन्न देशहरूमा आफ्नो देशको एउटा स्टेट रिलिजन यानि कि राष्ट्रिय धर्म भनेर घोषित गरेको छ तर हामी अझै पनि हाम्रो संविधानको दाताहरूको कार्यमा रहेर नै धर्म निरपेक्ष भएर बसेका छौँ र यो धर्म निरपेक्षताले नै हाम्रो देशलाई अघि बढाएको जस्तो मेरो ठम्याइ छ